भारतीय कालान्तर मनोरञ्जन उद्यग कसरी विकसित भएको छ भन्नुमा चाहिँ विशेष गरी जुन चाहिँ पहिलाको समय हेरी आइले अब धेरै जति पनि टक्नोलोजीहरू बढेको कारण हो मेन चाहिँ भन्नुपर्दा खेरि चाहिँ र पहिलाको समयमा त्यति साह्रो राम्रो मनोरञ्जन त दिन्थ्यो तेति राम्रो टेकनोलोजी चाहिँ मजाले टेक्नोलोजीले चाहिँ मजाले अब भनेको जस्तो मुभीहरू देखाउन सक्दैन थियो जतिको क्वालिटी आजको समयमा देख्दैछ र साथै आज हेरौँ अनि यो एकदमै टेक्नोलोजीको समय भएको कारणले गर्दा साथै इन्टरनेटको समय भएको कारणले गर्दाखेरि हरेक मानिसकोमा आफ्नो फोन र एकदमै नेटवकिङ सिस्टम राम्रो भएको कारणले गर्दाखेरि पनि आफ्नो जुन चाहिँ कला क्षेत्रको कुराहरू चाहिँ आफुले स्वयम् इन्डिभिज्वली पनि उनीहरूले आफुले आफ्नु मोबाइलद्वारा पनि हेर्न सकिरहेका छन् त्यसैद्वारा पनि एकदमै विकसित भइरहेको छ जसको कारणले चाहिँ कला क्षेत्रलाई एकदमै अगाडि बढाएर लगिरहेको छ हरेक मानिसमा चाहिँ एक एकवटा उत्सुकता देखाउँदछ जुन चाहिँ चाहिँ कलालाई कसरी बढाउनु पर्ने आफ्नो कलालाई कसरी प्रदर्शन गर्नुपर्ने भन्ने चाहिँ विशेष चाहिँ अहिलेको टेक्नोलोजी साथै अर्को के भनौँ इन्टरनेटको कारणले गर्दाखेरि नै हो किनभने इन्टरनेटको कारण चाहिँ हरेक मानिसको हातमा मोबाइल छ र आफुले आफ्नो कला कसरी प्रदर्शन गर्नुपर्ने भनेर उनीहरूले नि गर्न सक्छ र साथै त्यसले चाहिँ एकजाना दुईजना जस्तो गर्दै इन्टरनेटको थ्रू सोसियल मिडिया थ्रू चाहिँ यसरी नै कलालाई चाहिँ अपग्रेड गर्दै लाँदै छ त त्यसरी चाहिँ भाला भारतभरि नै एकदम कालान्तरमा चाहिँ मनोरञ्जन उद्योग चाहिँ यसै प्रकारले चाहिँ एकदमै असल प्रकारले विकसित भएर गइराको छ है र मनोरञ्जनको रूपमाहरू चाहिँ के केहरू भने भारतमा छन् धेरै मनोरञ्जन जो चाहिँ कलाको क्षेत्रमा भयो प्लस अर्को के अरे यो ग्याम्सहरूमा है खेलकुदहरूमा नै हेरौँ भने विशेष चाहिँ हाम्रा भारतका मानिसहरू क्रिकेटमा एकदमै रूचाउँछन् आइपिएल हेर्न एकदमै एकदमै उनीहरू उत्सुकता हुन्छन् र आइपिएल र क्रिकेट र साथै फुटबलहरूमा पनि छ र साथ साथै गेम्स छोडी अरू जति पनि अब के अरे म्युजिकल कनसर्टहरू हुन्छ यसमा धेरै लोकप्रिय छ मानिसहरू र साथै हाम्रो भारत भनौँ भने एकदमै अब के अरे लेन्ड अफ फेस्टिभल भनेर भन्छ जुन चाहिँ अब भारत र जहाँ चाहिँ विभिन्न किसिमको आफ्नो भाषा जाति र आफ्नो संस्कृतिहरू भएको जग्गा जहाँ चाहिँ आफ्नो भाषा साइत् आफ्नो संस्कृति र आफ्नु कल्चहरूले चाहिँ ढाकेको एकदमै मनोरञ्जन त्यस जग्गामा उनीहरू मनोरञ्जन हेर्न चाहन्छन् र विशेष आफ्नो आफ्नो जातिको फेस्टिभल है फेस्टिबलहरू हुन्छ र आफ्नो आफ्नो परम्परा देखाउने उनीहरू गर्छन् र यही कुरा उनाहरू बेसी रूचाउने गर्छन् र विशेष चाहिँ आफ्नो आफ्नो भाषा र आफ्नो परम्परालाई चाहिँ आफु उनीहरूरले आफुलाई हेर्न रूचाउँछन् देखाउन चाहन्छन् र र उनीहरू कुन कुन प प्रकारको कुराहरूमा चाहिँ सामग्रीहरू उपयोग गर्छन् भन्ने कुरामा चाहिँ उनीहरू अहिले भारतका मानिसहरू विशेष चाहिँ हाम्रो भारत कृषि कृषि देश भनेर भनिन्छ जसमा चाहिँ अब पहिला चाहिँ पहिला पइलाको समयमा चाहिँ कृषि देश थियो जो चाहिँ अब टेक्नोलोजी कम्ती थियो त्यही कारणले गर्दा एकदमै टोटली त्यही कुरामा निर्भर गर्थ्यो कृषि देशमा कृषिहरूको विभागतिरै तर अहिले चाहिँ टेक्नोलोजी बढेको कारणले के छ भने प्राय मानिसहरू टेक्नोलोजीहरू नै युज गर्नु चाहन्छन् र विशेष चाहिँ अब अलिकति हाम्रो भारत चाहिँ विक जस्ट डेप्लोपिङ कन्ट्री भएको कारण जति पनि टोक्नोलोजीहरू हुन्छ जे पनि भयो जुन चाहिँ गाडीहरूको भयो जुन चाहिँ मसिनहरू छ जुन चाहिँ नेटवर्किङ सिस्टमहरू सोसियल मिडिया थ्रु जे जेहरू पाउँछ नयाँ नयाँ कुराहरू तकनिकी कुराहरू त्यो सबै नै कुराहरू चाहिँ उपयोग उपभोग गर्न चाहिँ चाहन्छन् किनभने आफुले आफुलाई नयाँ साथै समाजिक हरेक कुरामै नयाँ बनाएर लिएर जाउँ भन्ने एउटा हरेक मानिसको सोच भएको कारणले गर्दा प्राय सामग्रीहरू पनि उनाहरूले त्यही नयाँ नयाँ कुराहरू टेक्नोलोजीहरू नै उपभोग गर्न मन पराउँछन्